मैले भा जानेको भाषाहरूमध्ये नेपाली इङ्गलिस हिन्दी र कतिपय बङ्गलाको भाषाहरू अलिअलि पनि मलाई आउँछ तर मलाई के लाग्छ भनेदेखि हाम्रो यो नेपाली भाषा जुन चाहिँ अहिले हराइसकेर पनि एकदम यसलाई बचाउनुको लागि हामीले के गर्नुपर्छ यो नेपाली भाषाको हामीले कहाँ कहाँ प्रयोग गर्नुसक्छौँ हामीले यो नेपाली भाषा उहीँ सिलगढीसम्म गयौँ भने पनि हामीले नेपाली भाषा भेटाउँदैनौँ त्यहाँको मान्छेहरूले पनि हामीलाई एक प्रकारको नजरले हेर्छ हामी नेपाली भाषामा सोध्यो अरे यहाँदेखि कहाँ यहाँ जानु कति लाग्छ त्यो भन्यो भने पनि हामीलाई नेपाली हो भनेर चिन् चिन्ने गर्छ र पनि कस्तो नजरले हेर्छ एक प्रकारको हाम्रो भाषा पनि अलिकति डाउन स्टेजमै मतलब अलिकल तल नै दर्जामा छ तर म यस्तो लाग्छ कि हाम्रो नेपाली भाषालाई एकदम अगाडि बढाउनु जरुरी नै छ किनकि नेपाली भाषा अब इङ्गलिस भयो इङ्गलिस त इन्टरनेसनल ल्याङ्गवेज भइहाल्यो हिन्दी भयो हाम्रो राष्ट्रिय भाषा तर नेपालीको पनि त एउटा कुनै पनि जग्गा हुनुपर्छ भन्ने मलाई त्यस्तो लाग्छ नि नेपाली भाषा चाहिँ अब हामीले जाहीँ पनि बोल्नुसक्ने नेपाली भाषा सिक्नु एकदम सजिलो पनि छ फेरि नेपाली भाषामा हामीले कतिवटा शब्दहरूलाई यति छिटो सिक्नु पनि सक्छौँ तर मेरो भनाइमा चाहिँ के छ भनेदेखि नेपाली भाषा हामीले बोल्नुको लागि अब एकदम मिहिनेत गरिरहनु पर्दैन यस्तो कठोर मिहिनेत जसरी हामीलाई बङ्गला सिक्नुमा लाग्छ या कुनै पनि भाषा हामीले ट्रान्सलेसन या कुनै पनि इङ्गलिसहरूको बोल्नु भयो हामीलाई त्यसको पहिला बुझ्नुपर्यो तर यो नेपाली भाषा त हामीले सुनेर कत्तिवटा शब्दहरू सुनेर पनि सिक्नसक्छौँ नि त सो मलाई यो लाग्छ कि नेपाली भाषाले हामीले कत्तिवटा ठाउँमा पनि एकदम युजफुल हुनुपर्छ किनकि हामी कुनै मेडिकल स्टोरमा जान्छौँ हामीले त्यहाँनिर गएर इङ्गलिसमा कुनै शब्दहरू भन्छौँ या नेपालीमै भन्छौँ तर त्यहाँ नेपाली जग्गा होइन भने या नेपालीको दोकान होइन भने त त्यो सो नेपाली भाषाको हाम्रो कुनै पनि भेल्यु नै रहँदैन त्यहाँनिर गएर हामीले बोलेको नेपाली शब्द उनीहरूको लागि चाहिँ एकदम कालो अक्षर भैँसी बराबर भनेको जत्तिकै हुन्छ त्यही भएर चाहिँ मलाई यस्तो लाग्छ कि नेपाली भाषा हाम्रो नेपाली भाषा चाहिँ एकदम तल्लो दर्जामा छ जस्तो लाग्छ अन्त त्यही नेपाली भाषालाई हामीले एकदम अगाडि बढाउनुपर्छ यसलाई मान्यता दिनुपर्छ हुनु त दिँदै दिँदै दिएर नै गएको छौँ हामीले अहिलेसम्म पनि तर पनि मलाई यस्तो लाग्छ कि नेपाली भाषाको प्रयोग पनि हामीले यति धेरै गर्नु सक्नुपर्नेछ मतलब सक्नुपर्छ मात्रै होइन तर हाम्रो नेपाली भाषालाई हामीले त्यहाँनिर जुन त्यो त्यो जग्गा जुन चाहिँ अब हामीले इङ्गलिसमा मात्रै बुझ्ने जग्गा जस्तै छ त्यहाँनिर पनि हाम्रो नेपाली भाषाको प्रयोग उनीहरूले पनि बुझोस् हाम्रो भाषा यो नेपाली हो या हाम्रो नेपाली भाषालाई एकदम माथि पनि राख्नु जति इङ्गलिस या हिन्दी छ त्यत्तिको दर्जामा पनि हामीले राख्नु सक्नुपर्छ भन्ने चाहिँ मलाई त्यस्तो लाग्छ